ए होइन अन्त ग्यासको लागि कहिलेदेखि पर्खिएको होला आइपुगेको छैन त हजुर अघि नै गरेको अन्त भित्र ल्याइदिन्छु भनेको थियो अहिले त अन्त दुई घन्टा भइसक्यो आएकै छैन त हजुर हजुर

होइन फेरि अन्त मैले त बुक गर्दाखेरि त एक घन्टाभित्र आइपुग्छ भनेको थियो हो अन्त फेरि अर्को ग्यास छैन नि त खाना पकाउँदा पकाउँदै ग्यास त रित्तै भयो हो अन्त नानीहरूलाई पनि दिने छैन अब कसरी पकाइदिनु दिनु खाना हेरिदिनु होस् त हजुर हजुर मेरो एड्रेस त युथ होस्टेल त्यो टिभी टावर चिन्नुभयो टिभी टावरको अलिकति माथि एउटा ब्याङ्क छ नि एसबिआई ब्याङ्क त्यो त्यो ब्याङ्कको अलिकति माथि आएर देब्रे हो अन्त त्यो फर्स्ट बिलडिङ देख्छ त्यसकै टप फ्लोर हो हजुर हजुर हजुर हजुर यहाँ नानीहरू भोक्कै भइसक्यो खाना खाने टाइम पनि भइसक्यो छिट्टो ल्याइदिनु होस् है उम् हजुर हजुर हजुर उम् हजुर हजुर तर पनि आज पनि छिटै गरिदिनुहोस् है फेरि म त एक घन्टा भनेर कति घन्टा पर्खी सकेँ हुन्छ हुन्छ हजुर हुन्छ छिटो गरिदिनु